हाम्रो हिल्स एरियामा चाहिँ नि हवाजहाज र रेल चाहिँ हुँदैन अरू मसिनो गाडीहरू चाहिँ हुन्छ लगायत बस पनि हुन्छ बस नि तर अब बाटोको अलिक साँघुरोको कारणले गर्दाखेरि ठुल्ठुलो बसहरू चाहिँ आउनु सक्दैन मसिनो गाडीहरू चाहिँ राम्रो राम्रो हुन्छ र हामीले त्यसमै उयसहरू आवतजावत गर्छौँ बाटो चाहिँ अब हिल्स भएर अब पहिरोहरू जाने हुन्छ राम्रो बर्खाको सिजनमा चाहिँ त्यति राम्रो हुँदैन बाटोहरू चाहिँ